हेर्नु होस् हाम्रो यो नेपाली भाषामा धेरै उखान र तुक तुक्काहरू छन् उहिलेको बुढापाकाहरूले धेरै नै यस्तो उखान तुक्काहरू जोडेर भन्ने गर्थ्यो जस्तो भन्नु पर्दाखेरि अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ अब एक खेप परे पछि त्यो मान्छे एक खेपमै एकै खेपमा तर्सिन्छ भन्ने कुराहरू आयो जस्तो एउटा भयो अचानाको चोट खुकुरीले जान्दैन अब त्यो खुकुरीलाई त केही याद हुँदैन जति चोट पर्नु छ त्यो अचानोलाई मात्रै याद भएको हुन्छ अब यस्तो टुक्काहरू हाम्रो नेपाली भाषामा धेरै छ आफ्नो आङ्को भैँसी नदेख्ने अर्काको आङ्को जुम्रा पनि देख्ने यस्तो हुन्छ आफ्नो घरमा कस्तो बिग्रेको हुन्छ उसले देख्दैन अर्काको यत्रो चिजलाई पनि उसले आफ्नो देख्ने गर्छ आफूले देख्ने गर्छ आफू नमरी स्वर्ग देखिँदैन जब मान्छे मर्छ तब त स्वर्गमा गयो नर्कमा गयो याद हुन्छ अब अर्काको भनाइमा त्यस्तो चिजहरू हुन्छ आलु खाएर पेडाको धाक अब कसैको घरमा एक छाक जुटाउनु हम्मे हम्मे अवस्थामा हुन्छ मान्छेहरू बाहिरको धाकहरू देखाउँछ एकदम राम्रा राम्रा ठुला ठाला भएको जस्तो गर्छ आफ्नो हैसियत हेरेर काम गर्नु पर्छ आफू भलो त जगतै भलो अब यो टुक्काहरू उहिलेको बुढापाकाले साह्रो राम्रो मिलाएर लेखेको छ अब आफू राम्रो छ भनेदेखि जुन जगामा गएर पनि आफूले बस्न सकिन्छ आफूसँग मेल हुन्छ सबसँग त्यस्तो खाले हुन्छ ओरालो लागेको मृगलाई बाछोले खेद्धैन खेद्धछ बाछोले खेद्धछ अब यस्तो हुन्छ औँला दिँदा डुँडलै निल्ने अब कसैलाई माया गर्यो कसैलाई हामीले दया माया गरेर आउनु होस् बस्नु होस् खानु होस् भन्यो भनेदेखि त्यो मान्छे आए पछि घरमा चाहिँ यस्तो हुन्छ कि त्यो मान्छेले आज यसले दिने रहेछ अझ बेसी दिने रहेछ भनेर त्यो मान्छेले अझ मौका हेर्छ कानो गोरुलाई औँसी न पूर्णे अब त्यस्तो गोरुहरू कसैको हुन्छ केही नजान्ने काहीँ केही नजान्ने काला अक्षर भैँसी बराबर यस्तो अवस्थाको हाम्रो यो उहिलेको बुढापाकाको उखान नेपालीमा यो तुक्काहरू उखानहरू एकदमै घत लाग्ने घत लाग्ने अवस्थाको यो तुक्काहरू हुन्छ